हेलो हेलो हेलो ए तपाईँ ग्यासवाला दाजु बोल्नु भएको हेलो तपाईँ ग्यासवाला दाजु बोल्नु भएको ए म तानिया बोलेको कि मैले मगाएको थिएँ नि त्यो ग्यास सिलिन्डर खै कहाँ आइपुग्नु भयो तपाईँ

ला हेर्नु होस् न यो दा यो पुजाले गर्दा पनि होला कि बत्ती पनि छैन हो चुल्हामा खानु चुल्हामा पकाएर खानु पनि साह्रो पर्दैछ छिटै ल्याइदिनु हुन्छ हजुर ए पुरानो सिलिन्डरहरू छैन अनि ए आउनु चाहिँ कहाँ आइपुग्नु भएको छ तपाईँ चाहिँ ए हजुर बेलुकासम्म आइपुग्छ होला है हजुर ए जति सक्दो तपाईँले छिटै ल्याइदिनु कोसिस गर्नु होस् न ल हेर्नु होस् न बत्ती पनि छैन कसरी बनाउनु बनाउनु साह्रो परिसक्यो यहाँ हामीलाई हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ दाजु